म यो पहिलाको पुस्ता पुरानो पुस्तामा चाहिँ अब चिठीको जमाना थियो चिठी स् सम सम्पर्क गर्न पर्थ्यो ए एक जग्गाबाट चिठी पठायो हुलाकको माध्यमले त्यो जग्गामा पुग्नु समय लाग्थ्यो फेरि उताबाट रिप्लाई दिनको लागि हुलाककै माध्यमद्वारा आउनुपर्थ्यो समय लाग्थ्यो तर अहिलेको युवा पुस्तामा चाहिँ के छ मोबाइलको टेक्नोलजीको जमानाले गर्दा भिडियो कल हुनसक्छ त्यहीँ पुगेर बात मारेको जस्तो हुन सक्छ त्यस्तो आइसकेको छ पुरानो पुस्ता र युवा पुस्तामा चाहिँ धेरै अन्तर भइसकेको छ पुरानो पुस्तामा हर कुरा ए हातको माध्यमद्वारा गर्नुपर्थ्यो तर अहिलेको पुस्तामा चाहिँ कम्प्युटरको माध्यमद्वारा हुनु हुन्छ र छिटो छिटो कामहरू बन्दै जान्छ यहाँबाट त्यो पर्खिरहनु पर्दैन सिधासिधी कम्प्युटरको माध्यमबाट नेटको त ऊ योबाट गइहाल् भइहाल्छ मैले चाहिँ अब यस्तै देखेको छु हाम्रो यो पुस्तामा चाहिँ हाम्रो पुरानो पुस्ता र अहिलेको पुस्ताहरूमा चाहिँ सामानता अहिले छैन धेरै भिन्नता आइसकेको छ पुरानो पुस्तामा पुरानो पुस्तामा हर कामको लागि पर्खिनुपर्थ्यो अहिले त्यो सब पर्खिनु पर्दैन सबै कम्प्युटरको माध्यमद्वारा हुन्छ र छिट्टो छिट्टो हुँदै जान्छ